हेलो ओइ बहिनी के गर्दैछस् हेर्न मलाई त कस्तो म त होस्टेलमै छु नि होइन कस्तो मलाई त के के खान मन परेर घरको याद आएर हो मलाई त कालिम्पोङको फम्बीहरू खाब्जेहरू किनेमा गुन्द्रुको याद आएर हेर्न ढिँडो खान मन परेर मोमो खान मन परेर काहँबाट ल्याउने यहाँ त पाउँदैन हो छेउछाउमा कस्तो खान मन पर्दैछ नि हौ अब त म यो समर भ्याकेसनमा आउँदैछु आउन त कि मेरो लागि फम्बी किनीराख्दे है यहाँ त कहाँ पकाइ खानु होस्टेलमा हो पकाउने अब त्यो कुकवेयरहरू छैन नि त छैन होस्टेलमा कुकवेयरै छैन हो होस्टेलको खाना खाँदा खाँदा तैले एकपल्ट त्यो फम्बी बनाएको थिइस् नि के के हालेर बनाएको थिइस् हो अँ तैँले एकपल्ट बनाएको किनेमाको किनेमाको चटनी पनि साह्रै याद आउँछ तैँले एकपल्ट बनाएको थिइस् नि त्यो हो त्यो अँ

दाछी पनि खान मन परिरहेको छ हो पहिला हामी दार्जिलिङमा बस्दा तैँले दाछी बनाएको थिइस् नि दही हालेर चिज हालेर त्यसरी नै दाछी बनाइदे है म घर आउँदाखरि चाहिँ

अनि त्यो मलाई पनि भेज वाचिप्पा बनाएर खान धेरै इच्छा छ हो अब तमर्केको मुन्टाको सिजन त गयो हो चुवाको फुल चाहिँ अँ एकदिन बनाएर खाउँ ल तँ र म अब अँ चुवाको फुल चाहिँ तर कसकोमा पाउँछ हो कहाँ पाउँछ होला हो गाउँमा हाम्रो चु चुवाको फुल भनेको चाहिँ तिते है चुवाको फुल भनेको चाहिँ के चाहिँ ए अँ अँ अँ अँ खमारी ए चुरुम्पा होइन चुरुम्पा ए ल जङ्गली

मलाई त नि निगुरेको सब्जी मट्ठा हुन्छ नि छुर्पीहरू याद आएर केही छैन नि हो तँ चाहिँ के गर्दैछेस् अहिले अन्त गाउँमा पढाइहरू ठिकै चल्दैछ होला नि तेरो र पनि पढ्नु पढाइ चाहिँ नछोड्नु

योपालि मलाई कटहरको अचार ल्यायो कि ल्याएन घरमा कटहरको अचार ल्यायो कि ल्याएन घरमा ए राखिदिइ राख्नु राखिदिइ राख्नु है म त होस्टेल आउँदै लिएर आउँछु ल त्यस्तो भए अब यो समर भ्याकेसनमा आउँदा भेटौँ है त भक्कु खानपर्छ है हामी ल ल ल ल ल अहिले राखेँ ल राम्रोसँग ख्याल राख आफ्नो ल ल ल